हेलो हेलो उयो म चाहिँ एसएसके स्कुलबाट तपाईँको छोरा आयुष लेप्चा चाहिँ यहाँ स्कुलमै बिमार भयो है अब एकदमै अब ज्वरोहरू आयो तपाईँको छोरालाई चाहिँ अब लिनु आउनुहोस् आउनुहुन्छ होइन बिहान स्कुल आउँदाखेरि राम्रै थियो अरे साथीहरूले भन्दाखेरि चाहिँ अन्त एसेम्बलीमा चाहिँ अचानक तपाईँको छोरा चाहिँ उयो मतलब त्यो बिमार भएर चाहिँ लड्नुभयो अन्त क्लासमा हामीले राखेको थियो अन्त त्यहाँदेखिको पुरा ज्वरो आएको थियो तपाईँको छोरालाई तपाईँ चाहिँ अब छिट्टो आएको राम्रो अब डाक्टर ढिलो आयो भने चाहिँ अब तपाईँको छोरालाई साह्रो पर्छ

हुन्छ नभए दुई बजीतिर आउनुहोस् न अहिले त भाइ नानीको हालत त अहिले अलिक राम्रै छ दबाईहरू दिएर हो यहाँ स्कुलकै डिस्पेन्सरीमा लगेको छ अहिले चाहिँ अन्त अहिले चाहिँ दबाईहरू दिएर सुतिरहेको छ हजुर साथीहरू त छ उसको अब साथी रोहनहरू भन्ने साथीहरू छ ए हुन्छ नभए छिट्टै आउनुहोस् न ल हुन्छ